साइन्स एन टेक्नोलोजीलाई लिएर चाहिँ हाम्रो वेस्ट बेङ्गलमा चाहिँ प्रोमोट गरिरहेको छ अहिले म देख्दैछु कतिवटा कलेजेसहरू आइटिआई हाम्रो हाम्रै क्षेत्रमा पनि कतिवटा कलेजेस आइटिआई कलेजहरू बनिरहेछ कर्सियङ पोलिटेक्निक कलेज आइटी अब् युनि नर्थ बेङ्गल युनिभर्सिटी होइन कालेम्पोङ साइन्स सेन्टरहरू साइन्स सेन्टरहरू कतिवटा क्षेत्रमा बनिरहेको छ प्रमोट हुँदैछ यो कुरालाई लिएर यो कुरा प्रमोट हुनु पनि पर्छ जस्तो लाग्छ मलाई किनभने साइन्स एन टेक्नोलोजीलाई हामीले अगाडि बढायौँ भने नै हामीले विज्ञानलाई बुझ्नु सक्छौँ